ए सुन्नु हुँदैछ ए तपाईँ सजेसको गार्जेन बोल्नु भएको नि सुन्नुहोस् न हामी स्कुलबाट पिकनिक अर्गनाइज गरेको थियौँ कि अन्त नानीहरूलाई पिकनिक लाने भनेर हामीले उता दार्जिलिङ मिरिक लैजाउँ भनेको थियौँ कि यो पालि चाहिँ अन्त के कसो तपाईँ के जानु ला जानु दिनुहुन्छ नानीलाई ए अँ आठ तारिक लाँदैछौँ कि अन्त त्यसको फिसहरू चाहिँ अब हामीले पैसाहरू चाहिँ खाने खर्चहरू नानीहरूलाई डेढ सौ रुपियाँ गरेर उठाउँदै छौँ हो अन्त तपाईँले पठाइदिनुहोस् न स्कुलमा त्यसरी नै ल लानु भन् लाने दिन आठ तारिक हो आठ तारिक भन्दा अगाडि नै हामी उयो उठाउँदैछौँ अन्त तपाईँले अगाडि नै पठाइदिनुहोस् ल अन्त स्कुल ड्रेसमा चाहिँ होइन हामी सिभिल ड्रेसमै लाँदैछौँ हो अन्त अलिक चाटाक चिटिक बनाएर साफ सुग्घर गरेर पठाइदिनुहोस् न सफा बनाएर नानीलाई चाहिँ हजुर गार्जेनहरू चाहिँ हामीले नर्सरी देखिको नर्सरी एलकेजी युकेजीको चाहिँ गार्जेनहरू लादैछौँ हो नानीहरू किनभने मसिनो हुन्छ अन्त अब अलिक त्यत्रो थुप्रो स्टुडेन्टमा हामीलाई गाइड गर्नु साह्रै पर्छ हो अन्त वानदेखि क्लास फोरसम्म चाहिँँ अब उत्योहरू त अब अलिकति ठुलै हुन्छ अन्त त्यति साह्रो अब बदमासहरू गर्दैन हो अन्त त्यो भएर चाहिँ वानदेखि फोर सम्मको चाहिँ पर्दैन अन्त नर्सरी टु युकेजी चाहिँ हामी गार्जेनहरू लाँदैछौँ

टाइम चाहिँ तपाईँको बिहान अलिक छिट्टै गर्नु पर्छ होला कि किनभने टाडोको बाटो हो हो अन्त त्यस्तै सात बजीको टाइम राखेको छौँ सात बजीभन्दा अगाडि आइपुग्नु पऱ्यो सात बजीसम्मन अब भेला भएर चाहिँ जानुपर्छ ल हुन्छ